तपाईँकोमा हिजो एउटा म एकजोडी मोजा किनेको थिएँ तर त्यो राम्रो रहेनछ च्यातिहाल्ने कस्तो नराम्रो क्वालिटीको रहेछ राम्रै रहेनछ अब त्यो ल्याउने बित्तिकै अब त्यो धस्किहाल्ने फाटिहाल्ने